कुनै पनि कार्य गरेर त्यसको फल पाउँदा अत्यन्तै खुसी लाग्दो रहेछ है मलाई पनि त्यसरी नै मैले जुन चाहिँ बिरुवा रुख पातहरू मेरो बगैँचामा मेरो बारीहरूमा रोपेको त्यो देखी एकदम अत्यन्तै खुसी लाग्यो किनभने आफ्नो परिश्रमको आफूले पसिना बगाएर जुन चाहिँ कार्य गरेको थिएँ त्यसको परिणाम लाभदायक राम्रो कमाउँदा चाहिँ एकदम खुसी लाग् लाग्यो मलाई चाहिँ है मैले जुन किसिमको मेहेनत गरेर जुन किसिमको मल माटो जल पानी गरेर त्यो बिरुवा त्यो रुखपातहरू रोपेको थिएँ भविष्यमा मलाई त्यो रुखपातको कुनै काम आवोस् भनेर जुन चाहिँ रुखपातले यो वातावरण वातावरणहरू शुद्ध गर्छ र शुद्ध गरोस् भनेर मैले जुन चाहिँ सोच लिएर त्यो रुखबिरुवाहरू रोपेको थिएँ त्यो बिरुवाहरू अहिले फुलेर जाँदाखेरि त्यो मलाई एकदम अत्यन्त खुसी लाग्यो जुन चाहिँ कुरा सोचेर मैले त्यो बिरुवाहरू रोपिरथेँ र यस्तो मौसममा नि त्यो बिरुवाहरू फुलेको देख्दा चैँ अत्यन्त नै खुसी लाग्दो रहेछ